दाजु यो कालिम्पोङको सिलगडी जाने काउन्टर हो मलाई भोलिको लागि सिलगडी जानुको लागि गाडी चाहिएको थियो भोलि चाहिँ सानो गाडी जान्छ कि ठुलो गाडी जान्छ हौ बिहानको लागि चाहिएको थियो अन्त दाजु कति बजी हिँड्छ होला है बिहान गाडी त्यही सोध्नुको लागि थियो कि अन्त दुईटा सिट चाहिँ चाहेको थियो हो मलाई बिहानको लागि हुन्छ होला है दाजु बिहानै आयो भने हुन्छ दाजु हुन्छ